हेलो सीता ठिकै छौ ए तिमीले त्यो मेरो साडी फोटोमा देखेर कमेन्ट गरेको थियौ कि त्यो साडी राम्रो छ है राम्रो लाग्यो तिमीलाई मैले अस्ति यहाँ सिलगडीको त्यो आँचल दोकान छ नि त्यो दोकानबाट ल्याएको कि दाम पनि एकदम ठिक छ दाम पनि राम्रो छ एकदम साडी यति राम्रो छ नि अब त्यो लाउँदाखेरि पनि अब शरिरमा क्या कुनै फिलै नहुने त्यो खाले एकदम कलर पनि कस्तो दामी दामी छ अरू कलरमा पनि थुप्रै थियो कलर पनि राम्रो छ एकदम हल्का त्यसको ब्लाउज पिस पनि पुरा राम्रो ठुलो अरजको रहेछ ब्लाउज पिस पनि है अन्त मजाले अब त्यो टेलरले पनि आफ्नो डिजाइनले बनाइदिनु सक्ने खाले अब कपडा ब्लाउज कतिवटा साडीमा त अब कम्ती मात्रामा असी सेन्टि मिटर भन्छ जस्ट त्यति नै दिएको हुन्छ वा त्यो भन्दा कम्ती हुन्छ नि तर त्यसमा मजाले तिम्रो सय सेन्टि मिटर जस्तो ब्लाउजको पिसै थियो र मजाले अब बाजुहरू पनि लामोवाला बनाउँछु भन्दा पनि अब आरामले पुग्ने खाले त्यस्तो कस्तो राम्रो लाग्यो त्यो दोकानमा राम्रो पाउँदो रहेछ साडीहरू फेरि पनि म त त्यही दोकानमा जानु पऱ्यो अरू अरू क्वालिटी पनि अरू डिजाइनमा पनि एकदम राम्रो राम्रो थियो साडीहरू अन्त माने त्यो आँचल देख्यौँ आँचल त्यसमा आँचल कस्तो र आँ आँचलको डिजाइन हेर याद गर त हेर त आँचलमा पनि राम्रो डिजाइन हालेको रहेछ मैले दुइ पल्ट जस्तो लगाएर वास पनि गरे एकदम केही नहुने त्यसमा म त अलिकति कलर जान्छ कि जस्तो पनि लाग्दै थियो हो तर त्यस्तोहरू केही पनि हुँदैन रहेछ जस्तो त्यो जस्तो थियो त्यसको अलिकति हल्का कलर पनि गएन दाम पनि ठिकै हो त्यो दामहरू लाग्दा चाहिँ दाग कलर अलिकति फेड हुन्छ कि जस्तो लागेको थियो तर एकदम त्यस्तो भएन राम्रो छ साडी अगर तिमीले पनि साडी किन्यौ भने आऊ है ल मसँग म तिमीलाई त्यही दोकानमा लान्छु राम्रो छ त्यो साडी ल बाइ